म खेतमा चाहिँ ज्यादा भन्दा तिन चार घन्टाखेरि बिताउँछु त्यति बेलासम्म म केही साग सब्जी रोप्छु है बारीहरू खन्छु त्यो काम गर्छु र स्कुल गएको बेलामा चाहिँ म त्यति बेला चाहिँ खेतमा समय बिताउँदिनँ र खेतमा काम गर्नाले चाहिँ हाम्रो जिउमा अलिकति स्ट्रङ बनाउँछ हाम्रो जिउलाई राम्रो गर्छ हाम्रो जिउ बिमारहरूदेखि दूर राख्छ त्यो खेतमा काम गर्नाले चाहिँ हाम्रो जिउहरू बिमारहरूदेखि हामीलाई दूर राख्छ र सब्जीहरू पनि हामीलाई त्यसको फाइदा हुन्छ सब्जीहरू पनि हुन्छ है त्यसले गर्दाखेरि चाहिँ खेतमा काम गर्नु पर्छ